हेलो ठिकै छौ त्यही त कति दिन बाद कल गरेको नि बिजी हुन्छु अन्त कलै गर्नु पाउँदिनँ त्यही त कामले गर्दा अहिले अन्त सन्चै छौ होइन सबैजना सन्चै हुनुहुन्छ म पनि यता सन्चै छु सबैजना सन्चै हुनुहुन्छ ए अँ अस्ति हामीले नि त्यो के भन्छ अर्डर गरेको थियौँ नि त्यो सामान आयो त राम्रो रहेछ त्यो प्रडक्टको क्वालिटी हुन्छ नि त्यो ड्रेस अँ दामी त्यो ड्रेसको आउटलाइनहरू पनि हुन्छ नि हेर्दाखेरि अब त्यसको डिजाइनहरू जहाँ फोटोमा जस्तो थियो नि एकज्याक्ट त्यस्तै नै आयो अँ मैले त्यति दामी पनि एक्स्पेक्ट गरेको थिइनँ त एक्स्पेक्ट गरेकोभन्दा चाहिँ दामी नै आयो अँ कस्तो मज्जाको छ कलर अँ मैले यल्लो गरेको थिएँ यल्लो यल्लो अँ अस्ति एक खेप लगाएको पनि थिएँ म तिमीलाई फोटो पठउँछु नि ल

अँ अँ त्यही अन्त त्यो हुन्छ नि कस्तो कस्तो छ भन्दा त्यो यल्लो कलरको ड्रेस छ त्यसमा वाइट क वाइट वाइट कलरको फ्लोरल फ्लोरल प्रिन्ट छ अँ तिमी पनि अर्डर गर न त्यस्तै ड्रेस म तिमीलाई लिङ्क पठाइदिन्छु नि त्यो ड्रेसको

दामी आउँदोरहेछ

म तिमीलाई कुनै दिन उस पठाउँछु नि फोट पनि पठाउँछु म तिमीलाई लिङ्क पनि पठाउँछु ल ल तिमी पनि ट्राई गर न

त्यही अब फेरि काम गर्नु छ अन्त म फेरि अब बिजी हुन्छु अहिले त मैले राति पठाइदिन्छु नि सुत्ने बेलामा फोन चलाएँ भने चाहिँ ल ल ल ल बाई बाई